खाने कुरोको कुरा गर्दाखेरि त सबलाई नै मन पर्छ विशेष गरी अहिलेको युवा युवतीहरू युवा पिँढीहरूमा पनि खानु नै विशेष गरी देख्न पाइन्छ र यसरी घरमा खाँदा खाँदा वाक्क लाग्ने हुनाले चाहिँ कहिले काहीँ बाहिर घुम्न जाँदाखेरि होटेल वा ढाबामा हामी पस्छौँ र सबभन्दा पहिला चाहिँ हामी लस्सी भयो कुल्चा भयो होइन छोला भयो पुरी भयो र बिरियानीहरू भयो यही नै खाना रुचाउँछौँ र धेरै अब घरमा खाने आफ्नो हातले पकाएको स्वाददेखि बाहिरको स्वाद कहिले काहीँ मिठो नै लाग्छ